राजिब अङ्कल नमस्ते ए त्यो अस्ति चौरस्तामा जूसम्म जाने अटो आएको छ भन्दै थियो त्यो कस्तो छ हौ चल्दै छ कि त्यो बन्द भयो हौ ए अङ्कल चल्दै छ ए हजुर त्यसको दाम चाहिँ कति हौ भाडा कति हो पाँच सौ रुपियाँ ए हुन्छ अङ्कल दार्जिलिङसम्म त तपाईँकै गाडीमा जान्छु नि नसुर्ताउनुहोस् कि होइन त्यो अटो चल्दैछ कि चलेको छैन भनेर सोधेको नि ए चल्दै छ है अङ्कल हजर यसो घुम्न जानुपऱ्यो भनेको थिएँ कि अल्छी लाग्यो नि त घरमै अब गरम महिनाको पनि छुट्टी हुँदैछ हो यसो घुम्नु पनि जाउँ भन्दै थिएँ हो ए हजार अङ्कल त्यो अटो पल्टिनु त पल्टिदैन नि है अङ्कल

आफै चलाउनु पर्छ त्यो अटो ए ड्राइभर हुन्छ नि है अबुइ त्यो बाइक र स्कुटी भए त केही थिएन चलाउँथे कि अटो त आँट आउँदैन अहिलेसम्म चलाएको पनि छुइनँ कि अङ्कल त्यो बस्नु त चिउचिउ हुन्छ खिडकीहरू पनि हुँदैन हो लडी पठायो भने गयो हो बित्थामा बेसी खर्च खालि हुन्छ हस्पिटलको फेरि बिल खालि बेसी बढाउनु खालि हो कि ए अङ्कल हजर त्यही सोध्नु थियो हुन्छ म आउँदैछु है तपाईँले पर्खिन्दै गर्नु है मलाई यसो रेडी भएर अब निस्किएको कि सँगै जानुपर्छ ल अङ्कल हुन्छ आजु त तपाईँलाई भाडा दिन्छु नि नसुर्ताउनु न ए हुन्छ अङ्कल